उहिलेको मोबाइलमा र अहिलेको मोबाइलमा धेरै फरकहरू छ पहिला नेटवर्कहरू हुँदैन थियो फोटोहरू खिई खिचिँदैन थियो अहिलेको मोबाइलमा चाहिँ धेरै राम्रो छ घरमै बस्दा पनि नेटवर्कहरू भइरहेको हुन्छ इन्स्टाग्रामहरू चलिरहेको हुन्छ वाट्सएपहरू चलिरहेको हुन्छ गुगलहरू भइरहेको हुन्छ आफूले नजानेको चिजहरू अहिलेको मोबाइलमा सर्च गर्यो भने आई आइहाल्छ निस्किहाल्छ कसैले कसैलाई ठग्नुहरू पाउँदैन अहिले चाहिँ यस्तो हुन्छ अनि म चाहिँ एयरटेलको सिम चलाउँछु टु मन्थ मन्थलीको फी मन्थली चाहिँ मोबाइलको रिचार्ज चाहिँ मेरो टु फिप्टी फाइभ पर्छ अन्त अहिले चाहिँ अब के के समस्याहरू पऱ्यो अब बाहिर बस्ने मान्छेहरूलाई केही चाहियो भने फोटो स्क्रिनसटहरू फोटोहरू खिचेर पठाउँदा हुन्छ पहिलाको फोनमा त त्यस्तो हुँदैन थियो गीतहरू सुन्नुपाउँछ सब टिभी पाउँछ सबै चिजहरू गर्नुपाउँछ घरमा बसी बसी टाइम पासहरू हुन्छ